हाम्रो कोठेबारीमा हामीले चलाउने औजारहरूमा काँटा कोदालो सिक्कल छुरी हलो कोदालो खुकुरी फ्याउरी दाँते कचिया यहीहरू हामी चलाउँछौ कचिया हामी घाँस काट्नको लागि चलाउँछौ भने खुकुरी दाउराहरू काट्न ए बाँसहरू काट्नको लागि काँटा खन्नको लागि यस्तैहरू हामी चलाउँछौ